हेलो तपाईँ यो तामाङ रेस्टुरेन्टबाट बोल्नुहुँदैछ हजुर म अघि तपाईँलाई मैले फोन गरेर जुन चाहिँ चाउमिनको अर्डर के भन्छ अघि मैले तपाईँलाई फोन गरेर चाउमिन चाहिन्छ भनेर जुन चाहिँ अर्डर प्लेस गरेको थिएँ नि ए विशेष के भयो भन्दाखेरि चाहिँ हेर्नुहोस् न अलिकति म त ढिलो होला जस्तो भयो कि कतिपय कामले ग गर्दाखेरि अन्त दिउँसोको लन्चमा चाहिँ आज दिउँसोको खानामा चाहिँ आज चाउमिन खानुपर्यो भनेर मेरो इच्छा थियो तर अलिक कामले गर्दा बाहिरै बाहिरै भएको कारणले त ढिलो होला जस्तो भयो त्यही कारणले गर्दाखेरि चाहिँ तपाईँलाई एउटा मेरो सानो बिन्ती चाहिँ के छ भनेदेखि जुन चाहिँ मैले अघि खाना तपाईँलाई अर्डरहरू प्लेस गरेको थिएँ खानाको लागि त्यो चाहिँ म क्यान्सल गर्न चाहन्छु है त यसमा तपाईँहरूले अब माइन्ड गर्ने काम छैन आज त्यस्तै परिगयो र सेकेन्ड टाइम पनि यदि मलाई कुनै समय खाना चाहियो भने फेरि म तपाईँहरूलाई फोन गरेर खानाको लागि अर्डर अर्डर प्लेस गर्नेछु नि है हवस् थ्याङ्क्यु सो मच माइन्ड नगर्नुहोस् है